म चाहिँ लिडिया तामाङ् हो अन्त म चाहिँ पन्ध्र माइल अप्पर दलकचन्द एस गोलाईमा बस्छुँ अन्त हामी चाहिँ त्यत्ति साह्रो घुम्नु जाँदैन हामी चाहिँ अब एकदिन गएको थियो मल्ली होइन अब मैले मल्ली जाँदाखेरि चाहिँ अब हामी चाहिँ फ्यामिली टुर गएको थियो हामी चाहिँ अन्त मल्ली जाँदाखेरि चाहिँ मैले चाहिँ अब जाँदाखेरि मजा आयो गीत गाउँदै गीत गाउँदै गयो अब जस्तो पिकनिक जाँदा त गीत गाउँदै जान्छ होइन त्यहाँ गीत गाउँदै गीत गाउँदै गयो अन्त बाटोतिर उत्रिएर उत्रिएर के केहरू खायो खाजा साजा खायो खाजा पनि बोकेरै गएको थियो त्यस्तो चिप्सहरू खायो के केहरू किनेर खायो अन्त अब मजा आयो त्यो दिन होइन साथीहरू पनि थियो नेबरहुड नेबरहुडहरू थियो अन्त मैले साथीहरू पनि भेटेको थिएँ होइन साथीहरू पनि त्यहाँनिर खोलामा खेल्दै थियो होइन स्विमिङ गर्दै थियो अन्त हामी चाहिँ मल्ली चाहिँ सिङ्ला गएको थियो सिपला गएको थियो सो मैले हामी चाहिँ मज्जा आयो त्यहाँनिर होइन उयो फोटो खिँच्ने जग्गाहरू पनि दामी दामी थियो होइन अन्त हामी चाहिँ फ्यामिली फ्यामिली त्यहाँ फोटोहरू खिच्योँ मजाहरू आयो अन्त अब अब हामी त्यहाँबाट घर फर्किँदा चाहिँ ढिलो भएको थियो होइन अब कस्तो ढिलो भएको थियो बेलुका भएको थियो हामीहरू किनभने हामी त्यहाँनिर गयो होइन अन्त चाहिँ हामी घुमिबस्यो नि त त्यतातिर त्यहाँदेखिको चाहिँ हामी उयो पनि गयो जोरथाङ पनि गयो होइन जोरथाङ जाँदाखेरि पनि मज्जा आएको थियो त्यतिबेला चाहिँ त्यतिबेला चाहिँ हामी चाहिँ फ्यामिली टुरै गएको थियो तर हामी साथीहरू पनि थियो हामीहरू होइन मज्जा आएको थियो अन्त त्यतिबेला त्यहाँनिर एउटा फोटो खिच्ने जग्गा रहेछ त्यहाँनिर जोरथाङमा त्यो चाहिँ ग्रिन पार्क हो कि के पार्क भन्दो रहेछ त्यहाँनिर चाहिँ दामी दामी अब त्यो जोरथाङको पुलहरू पनि दामी दामी थियो होइन अन्त फोटोहरू खिँच्यो मजाको थियो जग्गाहरू अब भ्यूजहरू पनि दामी दामी अन्त त्यो जोरथाङको त्यो हिँड्ने उयो बाटोहरू पनि अब ग्यान्टोकको जस्तै टाइपको थियो होइन दामी थियो अन्त त्यहाँनिर आई लभ जोरथाङ भनेर पनि लेखेको थियो होइन दामी थियो मज्जा आएको थियो डुल्यो खेल्यो हाँस्यो नाच्यो होइन अन्त अब के केहरू खायो अन्त खाजा चाहिँ हामीले यस्तै थुक्पाहरू के केहरू लगेको थियो अन्त त्यस्तै के केहरू चिप्सहरू कोकाकोलाहरू त्यस्तै आइसक्रिमहरू हामीले खाएको थियो मज्जा आएको थियो अन्त हामी चाहिँ त्यहाँदेखिको चाहिँ घर फर्क्यौँ होइन त्यो एकदिन चाहिँ हामी त्यहीँ बस्यौँ त्यहाँनिर एउटा होटलमा बस्यौँ त्यहाँदेखिको चाहिँ त्यत्तिबेला मज्जा आयो बेलुका होइन बेलुकातिर रातितिर झन् घुम्नु जाँदाखेरि क्या मजा आउँदोरहेछ त्यहाँ जोरथाङमा हो मज्जा आएको थियो त्यहाँनिर चाहिँ जोरथाङमा चाहिँ प्रायः चाहिँ लुगाहरू चाहिँ अब हुन्छ नि ट्रेडिसनल ड्रेसहरू मात्रै थियो देखेको थिएँ मैले चाहिँ थियो अरू लुगाहरू पनि तर बेसी जस्तो चाहिँ ट्रेडिसनल ड्रेसहरू मात्रै थियो अब जस्तै हाम्रो राईको ड्रेसहरू तामाङ ड्रेसहरू हुन्छ नि थुप्रो ड्रेसहरू थियो अब मलाई पनि किनौँ किनौँ त लागेको थियो तर के गर्नु पैसै थिएन होइन अब मज्जा आएको थियो त्यहाँदेखिको चाहिँ हामी त्यसको भोलिपल्ट बिहान चाहिँ हामी आठ बजी चाहिँ हामी त्यहाँबाट हिँड्यौँ फर्केर आयौँ घर होइन मज्जा आएको थियो त्यहाँदेखिको फर्केर आयो त्यहाँदेखिको चाहिँ हामी आउँदाखेरि चाहिँ त्यो चित्रेमा चाहिँ हामीले त्यहाँनिर उयोहरू देखेको थियो उयो बाँदरहरू देखेको थियो होइन बाँदरहरू चाहिँ दुईवटा बाँदरहरूलाई पनि मकैहरू दियौँ के के खाने कुराहरू दियौँ होइन मजा आएको थियो त्यहाँको त्यहाँनिर फोटोहरू खिच्यौँ मजा आएको थियो त्यहाँदेखिको कालिम्पोङमा आएर कालिम्पोङमा चाहिँ आएर चाहिँ हामी चाहिँ त्यस्तै सपिङहरू गर्नु पस्यो होइन त्यस्तै अब फ्यामिलीहरूले कस्तो सपिङ गर्छ अब आफ्नो आमा बाउहरूले होइन त्यस्तै सपिङहरू गर्नु पस्यो अन्त चाहिँ त्यहाँ सपिङ गऱ्यो मजा आएको थियो त्यहाँदेखि चाहिँ फर्केर चाहिँ हामी फेरि घर आयो घर आएर चाहिँ अब हुन्छ नि त्यो अनि कत्तिवटा मेमोरिसहरू थियो क्या हामीले फोटोहरू खिँचेको थियो भिडियोहरू बनाएको थियो हाम्रो त्यो फोटो हेर्दै बसेँ होइन अब त्यो फोटो हेर्दाखेरि अब हुन्छ नि त्यो अहिले पनि त्यो फोटो हेर्दाखेरि चाहिँ नि अब फेरि त्यो टाइम कहिले आउँछ जस्तो हुन्छ क्या अब हुन्छ नि त्यो फेरि त्यो टाइम फेरि ब्याक भएर आवोस् न जस्तो हुन्छ अब त्यहीँ दिन चाहिँ अब भन्छ नि त्यस्तो मेमोरेबल दिन थियो कि अब मज्जा आएको थियो अब साथीहरूसँग फ्यामिलीहरूसँग मजै आउँछ होइन तर फ्यामिली टुर चाहिँ मेरो फर्स्ट टाइम थियो नि त त्यो त्यतिबेला कस्तो मज्जा आएको थियो होइन नभए चाहिँ म साथीहरूसँग मात्रै डुल्थेँ होइन मज्जा आएको थियो सो यस्तो भएको थियो